यो कुखुराको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब हाम्रो घरगाउँमा एउटा लोकल कुखुराहरू छ र लोकल कुखुराहरू नै मान्छेहरूले मन पराउँछ र यो पोल्ट्री कुखुराहरू भन्दा लोकल कुखुरा नै मन पराउँछ र यहाँ लोकल कुखुरा मन त पराउँछ तर यो जगामा एउटा कुनै सरकारबाट एउटा लोकल कुखुराको एउटा यहाँ हामीहरूलाई मद्दती छैन र यो लोकल कुखुराहरू पाल्ने पुरा हामीहरूलाई रहर त छ र लोकल कुखुराहरू हामीहरूले अब मजा मजाको पालेको छ सेतो रातो कालो पहेँलो यस्तोहरू पनि छ लोकल कुखुरा र लोकल कुखुराको बारेमा भन्नुपर्दाखेरि हामीहरूलाई एउटा लोकल कुखुराको बारेबाट अब म हामीहरूलाई सरकारबाट एउटा केही मद्दती छैन र यो सरकारबाट एउटा मद्दती पाउँथ्यो जति भनेदेखि हामीहरू लोकल कुखुराको एउटा फार्म बनाएर मजाले पाल्ने थियौँ र दबाईपानीहरू कस्तो के गर्नुपर्छ लोकल कुखुरा त पाल्छौँ खान पनि एक प्रकार राम्रो हो सबैले लोकल कुखुरा नै मन पराउँछ तर एउटा खानुको लागि त मिठो त राम्रो त हुन्छ तर हामीहरूलाई त्यो लोकल कुखुराको बारेमा अब दबाईपानीहरू केही छैन र हामीहरूले सरकारबाट कोही मद्दती छैन सरकारबाट एउटा मद्दती पाउँथ्यो जति भने लोकल कुखुराको एउटा फार्म मजाले बनार पाल्ने थियौँ लोकल कुखुरा राम्रो हो सबैले अब सबैले अब मन त पराउँछ तर अब हामीलाई लोकल कुखुराको बारेमा थाह पनि छ यो कुखुरालाई अब कसरी ग पाल्नुपर्ने के गर्नुपर्ने यसलाई कत्रो बनाएर बिक्री गर्नुपर्ने त्यो सबै थाह छ तर हामीहरूलाई यहााँनिर एउटा भन्छ कि अब यो बर्खा लाग्नुभन्दा अगाडि हिउँदो महिना ठन्डाको टाइममा मसिनो चल्लाहरू मर्छ ठन्डाको टाइममा के भएर मर्छ त्यसको एउटा केही उपाय सरकारबाट बताइदिन्थ्यो भने र मद्दत दिन्थ्यो भने हामी कखुरा चल्ला पाल्ने थियौँ र गर्मीको सिजनमा पनि मर्छ र त्यसलाई अब चारोपानी कस्तो हिसाबले लगाउनुपर्ने के गर्नुपर्ने त्यो हामीहरूलाई त्यति थाह छैन र तिन टाइम हामी चारोहरू त दिन्छौँ तर अब राम्रै नै छ र राम्रैसँग उनीहरू बास त बस्छ बिहान हेर्दाखेरि चल्लाहरू कोही मरिरखेकै पनि हुन्छ कोही बेला फेरि चल्लाहरू राम्रैसँग नै हुन्छ मर्दैन कोही समयमा चल्लाहरू मर्छ र अब यहाँनिर लोकल कुखुरा नै राम्रो हो र यो पोल्ट्री कुखुरा भन्दा लोकल कुखुरा नै राम्रो चल्थ्यो र हामीहरूलाई कुनै केही थाह पनि छैन र कस्तो हिसाबले पाल्नुपर्ने के गर्नुपर्ने एउटा हामीहरूलाई सरकारबाट एउटा केही उपाय पनि बताएको छैन र हामीहरूलाई यस्तो बारेमा यस्तो गर्नु यसरी पाल्नु यस्तो किसिमले पाल्नु तिमीहरूलाई यो किसिमको दबाईहरू दिन्छौँ र तपाईँहरूको योबाट पनि रोजगार हुन्छ रोजगार चल्छ भन्ने एउटा उहाँलाई केही एउटा उपदेश सरकारबाट केही छैन भएको छैन र हामीहरू अब त्यस्तै नै गरेर अब आफूले जानेसम्म कै मात्रै गरेर हामी कुखुरा चल्ला पालेको छौँ अब अगाडि बाजेबजूहरूलेदेखि पालादेखि नै अब कुखुरा चल्ला पालिरहेकै हो अहिले पनि हामी पाल्दैछौँ कुखुरा चल्लालाई कस्तो हिसाबले राख्नुपर्छ के गर्नुपर्छ त्यो राम्रोसँग हामीहरूलाई अगाडिदेखि नै बाजेबजूहरूको पालादेखि नै हामीहरूलाई केही थाह छैन अब कुनै कुनै जग्गामा त कुखुरा चल्लाहरू लोकल कुखुराहरू कुन हिसाबले पाल्छ कस्तो हिसाबले पाल्छ त्यो लोकल कुखुराको बारेमा कसैले केही जानकारी दिएको छैन र पोल्ट्रीको फार्मको बरु जानकारी आफूले त गरेको छैन र गर्न त मन त छ पोल्ट्रीको तर के गर्नु अरे अहिले अब पोल्ट्री पालेर पनि अब हर प्रकारको बिमारहरू निस्किन्छ पोल्टीहरू मान्छेले त्यति खाँदैन यसो गर्दै भन्दा र जाँदा त त्यही लोकलै कुखुरा मान्छेले मन पराउँछ र खान्छ तर त्यो लोकल कुखुरा चाहिँ हामीले पन्ध्रवटा सोह्रवटा अन्डा दिएको छ भने कोही बेला पन्ध्र सोह्रवाटै अन्डाको चल्ला त निकाल्छ तर त्यो चल्लाहरू अब त्यसै पनि आज एउटा भोलि दुइवटा त्यस्तो गर्दै गर्दै त्यसै नाश भएर जान्छ र के भएर त्यस्तो हुन्छ त्यो केही थाह छैन हामीहरूलाई लोकल कुखुरा पाल्नु त रहर त थियो तर हामीहरूले अहिले के गरेर पाल्नुपर्ने कसो गरेर पाल्नुपर्ने त्यो हामीहरूलाई केही अहिले थाह छैन पन्ध्रवटा चल्ला निकाल्यो भने लास्टमा दुईवटा तिनवटा चल्ला मात्रै हुर्किन्छ र लोकल कुखुरा मन पराएर के गर्नु तर हामीहरूलाई सरकारबाट केही ऊ यो जानकारी दिएको छैन यो यस्तो गर्नु उस्तो गर्नु यस्तरी पाल्नुपर्छ यसलाई यो सिजनमा यस्तो चारापानी यो सिजनमा यस्तो दबाईपानी भनेर हामीलाई सरकारबाट एउटा केही उपदेश पनि छैन हामीहरूलाई केही जानकारीहरू अब दिएको छैन र त्यही हो अनि अब यस्तै भन्ने अब राख्दैछु